पर्यटकहरूलाई मेरो क्षेत्रमा आकर्षित गर्नाको निम्ति म के भन्न चाहान्छु भने उहाँहरूसँग सर्वप्रथम त राम्रो राम्रो बोली वचनहरू गर्न पऱ्यो उहाँहरूसँग रिसाउनु भएन भएन उहाँहरू ले रुचाएको जग्गाहरू देखाइदिनु पऱ्यो उहाँहरूको निम्ति गाउँको बाटो घाटोहरू एकदम सफा राख्न पऱ्यो जति पनि होमस्टेहरू छ होमस्टेहरू एकदम साफ सफाइ गरेर राख्नु पऱ्यो उहाँहरूको निम्ति एकदम के भनेदेखी घुम्न मन पराउने जग्गाहरू बर बगैँचाहरू बनाइदिन पऱ्यो फोटो खिच्नको लागि राम्रो राम्रो जग्गाहरू बनाइदिन पऱ्यो भएन उहाँहरूको इच्छा अनुसार उहाँहरूले भनेको कुरोहरू हामीले गरिदिनु पऱ्यो अनि उहाँहरूले के रुचाएका छन् त्यो विषयमा जान्न पऱ्यो